परिवारमा पुरुष अनि महिलाको भूमिका चाहिँ एकदमै उयो छ किनभने म त एउटा न्युक्लियर फेमिलीबाट बिलङ गर्छु जसमा चाहिँ मेरो मम्मी पापा र म मात्रै छु है अनि हाम्रो चाहिँ इक्वालिटीमा बिलङ बिलिभ गर्छु है जसमा चाहिँ काममा पनि कहिले पनि त्यो यो चाहिँ केटाले गर अनि त्यो चाहिँ केटीले गर भन्ने चाहिँ कुरै छैन मेरो पापाले काम गर्नु जानु हुन्छ अफिस जानुहुन्छ तर अफ टाइममा या फ्री टाइममा बाबाले खाना पनि पकाउनु हुन्छ हामीलाई दिनु पनि हुन्छ कोही बेला हामी बिमारहरू भयो भने खानाहरू बनाएर दिनु पनि हुन्छ प्लस भाँडाहरू पनि मोलिदिनु हुन्छ घरहरू पनि सफा गरिदिनु हुन्छ त्यही हो मेरो पा जब मेरो पापालाई कुनै चिजको जरुरत हुन्छ त्यति बेला म जहिले पनि रेडी छु हेल्प गर्छु मेरो बाबालाई त्यो त्यो भन्ने छैन कि यो केटाले मात्रै गर्ने काम हो त्यसमा चाहिँ मलाई पापाले एकदमै इनकरेज गर्नुहुन्छ जसमा चाहिँ हाम्रोमा केही हो त्यो के पो दुईजनामा केटीले गर्ने या केटाले भन्ने चाहिँ केही शब्द नै छैन मेरो घरमा चाहिँ हामी चाहिँ एकदम इक्वालिटीमा बिलिभ गर्छ हामी कुनै चिजमा पनि डिभिजन छैन जुनै जे पनि छ इक्वलिटी इक्विलिटीमा चल्छ हामी मेरो घरमा चाहिँ